म चाहिँ अब नानीहरू चाहिँ अब तिनजाना नाता नातिनीहरू स्कुल पठाउनु पर्छ र घरको बाउलाई पनि अब खुवाई पियाई पठाउनु पर्दा चाहिँ बिहान चाहिँ साँढ़े तिनमा उठ्छु साँढ़े तिन बजी उठेर चाहिँ अब आफ्नो आफ्नो दैनिक कार्य गरेर पनि नानीहरूलाई टिफिन र खाना साना सबै बनाएर खुवाएर पठाएर आफ्नो घरको पूजा पाठ गरेर त्यहाँदेखि फेरि दिउँसोको खानापिना बनाएर एकछिन रेस्ट गर्छु र बेल्का फेरि नानीहरू आएपछि फेरि त्यही सुरु हुन्छ उनीहरूलाई खानासाना दिने र पढाउने सबै काम गरेर चाहिँ राति साँढे नौमा चैँ हामी सुत्छौँ